यदि मैले अर्को कुनै देशको यात्रा गर्ने अवसर पाएँ भने त्यो चाहिँ बेलायत हुनेछ अर्थात् इङ्ग्ल्यान्ड र त्या जान चाहिँ मेरो सानैदेखि रहर थियो त्यसले गर्दाखेरि म बेलायत जान चाहन्छु